यहाँ विशेष गरेर कुनै स्थानीय देवताहरू चाहिँ छैनन् कहीँ पनि छैनन् उत्पन्न भएकाहरूलाई स्थानीय देवता मानिन्छ तर त्यो छैन र शनिको मन्दिरहरू बनाएका छन् जग्गा जग्गा र मुख्य गरेर यहाँ एउटा शिवालय मन्दिर छ ठुलो शिवालय मन्दिर छ यहाँनिर मास्तिर त्यहाँनेरि नानीहरूलाई संस्कृत विद्यापिठ पनि भनिन्छ संस्कृत पाठ पढाउँछन् त्यहाँ शिक्षा दिन्छन् र त्यहाँ नानी धेरै नानीहरू पालन पोष पोलान पालन पोषण गर्छन् त्यसको त्यसपछि यहाँ कोलाबारीमा एउटा श्री सत्य साई सेवा समिति छ श्री सत्य साई सेवा मन्दुर छ ठुलो मन्दिर छ कोलाबारीमा त्यहाँनिर हामी सबैजना गाउँ प्रायै श्री सत्य साई समितिमा छौँ र साई समितिले विशेष गरेर सेवा सबभन्दा ठुलो सेवामा छ अरू कुरो होइन र नित्य कर्म हामी घर घरमा गर्छौँ कहीँ बाहिर केही गर्ने छैन जहाँ बिहान उठ्छौँ र घरमा पूजापाठ नित्य कर्म गरिहाल्छौँ र हप्तामा एकदिन सातामा एकदिन चाहिँ नगरसेन किर्तन गर्छौँ सबैजना मिलेर लेडिस औरत मरद मिलेर नगरसेन किर्तन गर्छौँ भजन गाउँदै हिँड्छौँ रोड रोडमा बाटो बाटोमा भजन गाउँदै हिँडेर उज्जा एकदम गाउँलाई सफा गर्दै गर्दै गर्दै गाउँलाई सबैलाई यो भजन सुनाउँदै हिँड्छौँ र अन्तिममा गएर आरती गरेर टिका प्रसाद गरेर हामी विसर्जन गर्छौँ र घर घर आउँछौँ